दाजु मैले तपाईँलाई खाना मगाएको थिएँ नि अनि तपाईँले चाहिँ दस बजीभित्र आइपुग्छ भन्दै थियो खोइ त दस साढे दस भइसक्यो अहिलेसम्म आइपुग्दैन त किन ढिलो गर्नु भएको